मेरो प्रिय खेल चाहिँ फुटबल हो म सानैदेखि फुटबल खेल्दैआएको स्कुलतिर पनि फुटबल खेल्यौँ गाउँ गाउँमा गएर फुटबल खेल्यौँ हाम्रो साथीहरूसँग फुटबल खेल्नु मजै अर्कै थियो अब अहिले पनि सम्झिन्छ कति साथीहरूले फुटबल खेल्नको लागि फुटबलमा अब क्याप्टन भएर खेल्नु नै मजै अर्को थियो मिडफिल्डर खेल्थेंँ अब कोही साथीहरू अहिले बाहिर छ कोही कता छ अहिले साथीहरू नभएको कारणले त्यो फुटबल खेल्न पनि पाएका छैनौँ अब कुन दिन फेरि साथीहरू जम्काभेट हुन्छ त्यतिखेर फुटबल खेलिन्छ फेरि सानै बाल्यकालदेखिकै फुटबल खेल्दैआएको अन्त मलाई चाहिँ साह्रो मनपर्ने प्रिय खेल त्यही फुटबल नै हो